मलाई चाहिँ अब अस्ति एक खेप एक जगा घुम्नु जाँदाखेरि बगैँचाहरू देखेँ अन्त त्यसले गर्दाखेरि एकपट्टि टी गार्डन रहेछ मजाको हरियो बगैँचा एकपट्टि चाहिँ फुल फुलहरूको गार्डनहरू त्यसमा अन्त त्यो हेरेर म त एकदम मेरो इच्छा जाग्यो मलाई मेरो हभी चाहिँ के भयो भने अबदेखि चाहिँ म फुलको अब बगैँचाहरू बनाउनु पर्यो फुल लगाउनु पर्यो अन्त मेरो घरमा विभिन्न किसिमका फुलहरू छन् क्याक्टसहरू लगाएको छु अन्त अब धेरै धेरै किसिमको रङ्गी चङ्गी फुलहरू छ मेरोमा र अन्त यो फुल बगैँचालाई स्याहार्नु एउटा आनन्द पनि आउँदो रहेछ फुल बगान बगा बगैँचालाई स्याहार्नु आनन्द पनि हुँदो रहेछ आफूलाई र अन्त अब बाहिरबाट आउने जाने मान्छेले पनि एकछिन मेरो आँगनमा आएर हेर्छन् बगैँचा मलाई आफैलाई खुसी लाग्छ र मेरो यो हभी चाहिँ म यसरी नै मतलब त्यो चिया बगानको बगैँचा बाहिर जाँदाखेरि देखेर देखेँ अनि त्यो फुलबारी देख्दा फुलबारी देख्दा चाहिँ मलाई एकदम त्यसले मलाई प्रेरित पार्यो मलाई एकदम म पनि यही गर्नु पर्यो भन्ने मेरो मनले सोच्यो र अन्त मेरो इच्छा त्यही भयो हभी नै त्यही भयो कि म अहिले फिलहाल यही फुल बगैँचा लगाएर स्याहारेर बसेको छु एकदम खुसी लाग्छ आनन्द लाग्छ मलाई नानाथरीका फुलहरू किन्नु आउँछन् मेरो घरमा पूजापाठका लागि पनि आउँछन् म कसैलाई दिई दिन्छु पूजापाठका लागि किन्नेहरूले किनेर लान्छन् साह्रै म साह्रै इच्छा छ मलाई अझ म ठु यो बगैँचालाई अझ ठुलो बनाउने मेरो हभी छ यही छ मेरो इच्छा